हातले बनाएका कपडाहरू बजारका रेडी मेड कपडा भन्दा अलग हुन्छन् किनकि हातले बजारतिर फ्याक्ट्रीतिर बनाएको कपडाहरू चाहिँ मजबुत हुँदैनन् उनीहरू त्यो त्यो कपडाको चाहिँ सिलाइहरू एक सरो मात्र हुन्छ आफैले घरमा कपडाहरू बनाएको चाहिँ दरिलो हुन्छ छिटो नफाट्ने हुन्छ आफूलाई जस्तो भन्यो जस्तो फिटिङ चाहियो त्यस्तो आफूले लगाउनु सकिन्छ डिजाइनहरू आफूले जस्तो भन्यो त्यस्तो पाराले लगाउनु सकिन्छ त्यही भएर त ब फ्याक्ट्रीहरूको यो बजारहरूतिर पाइने कपडाहरू भन्दा चाहिँ आफैले घरतिर बनाएको कपडाहरू चाहिँ राम्रो हुन्छ